दार्जिलिङ जिल्लामा मुख्य यातायात विकल्पहरू चाहिँ सडक छ रेलवेको टोय ट्रेन छ तर टोय ट्रेनमा चाहिँ हामी साधारण जनता यातायात गर्न सक्दैनौँ यो चाहिँ केवल पर्यटकका लागि मात्र हो एयर पोर्ट छैन अनि यस्ता बस गाडीहरू छ अनि ट्याक्सी गाडीहरू छ जसमा चाहिँ हामी यातायात गर्न सक्छौँ कमानका मानिसहरूका लागि हिँड्डुल गर्ने विकल्पहरू हेऱ्यौँ भने चाहिँ उनीहरूलाई सस्ता छैनन् उनीहरूले उनीहरूको ज्याला र कमाइ अनुसारले चाहिँ यी हिँड्डुल गर्ने यातायात व्यवस्था चाहिँ उनीहरूलाई महँगो छ उनीहरूले गाडीको भाडाहरू धेरै ज्यादा तिर्नु पर्ने हुन्छ उनीहरूको उनीहरूले दिनमा जति रोज कमाउँछ ती भन्दा चाहिँ ज्यादा नै गाडीको भाडा रहेको छ अहिलेको पेट्रोलको महँगाइले गर्दा गाडीका ड्राइभरहरूले पनि त्यही अनुसारले भाडा उठाउनाले गर्दा कमानका मानिसहरूको लागि गाडीको भाडा चाहिँ यातायात व्यवस्थामा धेरै महँगाइ देखिन्छ